हाम्रो क्षेत्रमा प्रशिक्षक र तालिम सुविधाहरूको उपलब्धता धेरै छैन त्यही पनि हाम्रो गाउँको छेउमा गैरिबास मनोरञ्जन क्लबमा गएर हाम्रो साथीभाइहरू सिक्ने अथवा तालिम लिने गर्छन् त्यसबाहेक कालिम्पोङ त्यसबाहेक बाहिर कालिम्पोङ सहरमा पनि गएर हाम्रा साथीभाइहरू सिक्ने अथवा तालिम लिने गर्छन् र यो कालिम्पोङ जिल्लाबाहेक जिल्लाबाहिर पनि दार्जिलिङ जिल्ला पर्ने सिलगढीमा पनि गएर तालिम लिने गर्छन्